जाने त तिमीले कहाँ लग्ने ला दार्जिलिङ पनि राम्रै छ कति कहिले जाने त भोलि नै म त भोलि भ्याउँछु कि भ्याउँदिनँ पर्सितिर जाऔँ न त मेरो क्लासेसहरू हुन्छ भोलि मेरो क्लासेस त हैन भोलि आइतबार हो तर काम छ मेरो धेरै अहँ ल नि त कति बजे ल साढे बा साढे बाह्र बजे

अब कहाँ कहाँ छ दार्जिलिङमा जग्गा म त फर्स्ट टाइम जानु आँटेको तिमी गएकाछौ कहिल्यै

हेलो तिमी भन न म त के भन्नु दार्जिलिङ भनेको हैन गोवा चाहिँ कहाँबाट आयो फेरि ए ल ह त अत् कहाँ घुम्ने त म त गएको छुइनँ त गोवा अनि त अँ कहाँ कहाँ लग्ने त अनि त ल त भोलि हैन

तिमी पनि गएका छौ क्या हो गोवा अँ हराइपठाएँ भने तिमी सँगसँगै मलाई पनि हराए भने त छैन त फेरि

ए ल ल अनि त के के गर्ने गर्ने नि किन्नु चाहिँ के के किन्दिने

भरे नै भेटौँ